सोह्र जनवरी दुई हजार सात सोह्र दिसम्बर दुई हजार छः दस नोभेम्बर दुई हजार सोह्र बाह्र फेब्रुअरी उन्नाइस सय नब्बे पन्ध्र अगस्त उन्नाइस सय सन सैँतालिस